मैले चाहिँ है खाना बनाउनु मलाई त आउँथेन है र मेरो आमा आमा दिदी हुनुहुन्छ घरमा उनीहरूले बनाउँथ्यो खानाहरू मैले बनाउँथिएन र साह्रो मलाई आउँथिएन पनि खाना बनाउनु र कोही बेला आमा नानाहरू नभएको बेलामा चाहिँ मैले आफैले खाना बनाउनुपर्थ्यो र त्यति बेला चाहिँ मैले चाहिँ कि त भात डढाइपठाउँथेँ कि त अब सब्जीहरूमा नुनहरू चर्को हालिपठाउँथेँ है र यस्तो कत्तिवडा गल्ती भएको थियो मेरोबाट र मैले कत्ति अब राम्रो बनाउनु कोसिस गरेँ र मैले आ बिस्तारै बिस्तारै यो गल्तीलाई चाहिँ मेरो आमा र नानाले उयो गरिदिँदै सुधार्यो अब मतलब बनाउनु सिक यत्तिको हाल्नुपर्छ यत्तिको अन्दाज हुनुपर्छ भन्ने चाहिँ सिकायो आमा र नानाले है र बिस्तारै बिस्तारै मैले आ आमा र नानाले मलाई सिकाउँदै गयो र मैले सिक्दै गएँ र मैले अहिले चाहिँ आफै बनाउँछु है र अहिले चाहिँ म कलेज पढ्दैछु र म रेन्टमा बसेको छु है र अहिले चाहिँ मैले आफै बनाउँछु है अहिले चाहिँ र अहिले त्यही मेरो अब बनाउनु जानेँ अहिले त मलाई पुरै आउँछ बनाउनु राम्रै आउँछ है खाना भातहरू मजाले बनाउँछु सब्जीहरू पनि मजाले बनाउँछु दालहरू र हो र सबै राम्रैसँगले बनाउँछु हो त्यति नै हो